सन्चै छु त हजुर म बसिरहेको थिएँ तिमी

ए हजुर हजुर अँ प्यानासोनिकको किन्यो भने राम्रो हो जस्तो लाग्यो मलाई साइज चाहिँ कस्तो भन्दाखेरि ठुलो ठुलो साइजै किननौँ होला हौ फ्यामिली अँ अँ अँ ठुलो किन्नु पर्छ हौ सिटिङ रूममा आँट्ने हुन्छ नि अब सिटिङ रूम मज्जाको देख्ने अब सानो त हराई जान्छ हो अनि फेरि अब साइज जत्रो छ त्यसलाई अलिकति कभर गर्ने जत्रोको टिभी चाहिँ किनौँ भनेको मैले स्मार्ट टिभी नै मैले पनि त्यही सोच्दैछु अब अफलाइन नै गरौँ होला हौ किनभने अनलाइन अब हेरेको राम्ररी रियल लाइफमा हेरेको जस्तो हुँदैन हो लुगाहरू एक्सचेन्ज पैसाहरू जाने त्यहाँदेखि प्लस एक्सचेन्ज गर्दा पनि साह्रो पर्छ हो

अँ त्यस्तो अँ त्यस्तो फ्रडहरू हुन्छ नि त मलाई त्यही डर लाग्छ अनि म चाहिँ अफलाइन नै किनौँ भनेको कति तिन दिन आउनु कि रामरी अन्त हामी यहाँ कालिम्पोङमा पनि होइन कि सिलगढीतिर जानु पर्छ हौ किन्नुको लागि हो अँ अनि पापाहरूले भन्यो अन्त त्यत्रो साइजको टिभी किन्दैछ भनेर हामीले भन्नुपर्छ होला अँ ठिकै छ त्यसो भए अँ त्यहीँनिरै गएर नि अब हेरेर मज्जाले सोचेर अब लाइक त्यहाँको जति पनि हुन्छ नि सिस्टम्सहरू हेरेर बुझेर चाहिँ किनौँ न अँ टिभी त घरिघरि किन्ने कुरा हुँदैन नि त ठिकै हो होइन अनि चाहिँ अब किनेपछि राम्रो किनौँ ठुलो किनौँ भनेर नि अँ जुन चाहिँ त्यो सानो किनेर पनि के गर्नु त भन त अब त्यत्रो त्यहाँ लिभिङ रूममा चाहिँ त्यत्तिकै छोड्दिनु अन्त राम्रो पनि त देख्दैन गेस्टहरू आउँदाखेरि

ए अँ ल ल कहिले आउँछौ हरे तिमी अँ ठिकै छ अहिले त्यहाँनिर कस्तो छौ तिमी ल त्यसो हो भने म फोन चार्ज गर्छु कि त्यसो भए आएर कुरा गरौँ बाई